केही वर्ष अघि म पदयात्रा गर्दै सन्दकपू फालुट गएको थिएँ र त्यस समय मैले त्यहाँको वातावरण देखेर असाध्य खुसी भएको थिएँ किनभने त्यहाँ असाध्यै स्वच्छ वातावरण थियो बाटोघाटो सफा त्यहाँको रेस्टोरेन्ट होटेलहरूमा पनि त्यस्तै त्यस्तै स्वच्छता र सबै कुरो त्यहाँ स्वच्छ परिवेश पाएकोले म औधी खुसी भएको थिएँ र मलाई खुबै रमाइलो लागेको थियो त्यस समय त्यो ठाउँहरूमा तर केही वर्ष पछि म जब दोस्रोचोटि फेरि यसरी नै सन्दकपू फालुटको यात्रामा गएँ तर अहिले मैले के पाएँ भन्दा अचेल भोलि त धेरै पद यात्रीहरू टुरिस्टहरू त्यस ठाउँमा आउने गर्दोरहेछ र मान्छे धेरै आएको कारणले गर्दा होला उनीहरूले बाटो बाटोमा जे जे खायो प्याकेटहरू त्यही बाटो बाटोमा छोड्दै गरेको मैले देखेँ अनि यसरी बाटोको वातावरणहरू पनि धेरै अस्वच्छ भएको पाएँ साथै त्यहाँको त्यो रमणीय स्थलहरू पर्यटकीय स्थलहरूमा पनि धेरै मैलाहरू उहाँहरूले छोडेको मैले पाएँ र यसरी पर्यटकहरूको आगमन सँगसँगै त्यो सुन्दर स्वच्छ ठाउँ अचेल भोलि धेरै अस्वच्छ हुँदै गएको मैले देख्दछु र यस्तो ठाउँमा विभागले के गर्नुपर्छ भन्दा ती पर्यटकहरूको निम्ति ती मैला फ्याँक्ने मैला व्यवस्थापन भएको हुनुपर्छ त्यहाँ ठाउँ ठाउँमा डस्टबिनहरू राखिएको हुनुपर्छ र समय समयमा विभागका मानिसहरू गएर त्यहाँका ती मैला फोहोर डस्टबिनमा फ्याँकिएका मैला चिजहरू बटुलेर त्यसलाई व्यवस्थापन गरेको हुनुपर्छ नत्र भने सन्दकपू फालुट जस्तो स्वच्छ परिवेश भएको ठाउँ एकदिन अस्वच्छ भएर त्यो हेर्न नसक्ने अनि त्यहाँ घुम्नु नसक्ने अवस्था हुनुसक्छ भन्ने मलाई लागेको छ र यसरी पदयात्रा पदयात्रा गर्ने पदयात्रीहरूलाई पनि म यही भन्न चाहन्छु तपाईँहरू यति सुन्दर ठाउँहरूमा यसरी घुम्न जाँदा कमसेकम त्यहाँको स्वच्छ वातावरणको पनि ख्याल गर्नुहोस् र तपाईँहरूले आफूसँग लगेका जति पनि खाने कुराका प्याकेटहरू छ र अचेल भोलि त प्रायः सबै खानेकुरो प्याकेटमा नै आउने गर्छ र ती खाने कुराहरू प्रयोग गरिसके पछि ती प्याकेटहरू फेरि फर्काएर नै तपाईँहरूले आफूसँग लिएर आउनुहोस् र त्यसलाई ठिक ठाउँमा सही ठाउँमा त्यसलाई फ्याँक्ने गर्नुहोस् र कमसेकम प्रकृतिले दिएको ती स्वच्छ ठाउँहरूमा कहिले पनि मैला गरेर नफर्किनु होला